हेलो हजुर यो दुकुन फर्निचर स्टोर हो भन्नुहोस् हजुर पाइन्छ एभाइलेबल छ सबै त्यो छोडेर अरू सामान तपाईँलाई जस्तै बेडहरू सोफा सेटहरू अन्य अरू चिजहरू चाहियो भने पनि छ मेरोमा एभाइलेबल सबै राख्छु म ए हजुर कत्तिको रेन्जको लिनुहुन्छ मेरोमा पचास हजारदेखिन् मुनिको छ पचास पैँतिस हजार भयो तपाईँको पच्चिस चौध एकदमै तपाईँको मिडल रेन्जको लिनुभयो भने तपाईँले पाउनुहुन्छ लोवेस्ट रेन्जमा लिनुभयो भने तपाईँले चौध हजारमा पाउनुहुन्छ गोड्रेज अलमिरा तपाईँले पउनुहुन्छ आठ हजारमा पाइहाल्नुहुन्छ कतिको रेन्जको हजुर हजुर अच्छा कतिवटा त्यसको मतलब तपाईँको मेरोमा एउटा मिडल रेन्जको भन्दा पनि तपाईँ बिस हजार पर्छ त्यसमा तपाईँको लुगा राख्नेदेखि लिएर अब पैसाहरू राख्ने होइन अब एभ्री त्यहाँ सुविधा छ त्यसमा त्यो मिडल रेन्जकोमा ठिकै छ तपाईँलाई अब घरको कतिवटा सामग्रीहरू राख्ने पनि छ त्यहाँ तपाईँले अब मूल्यवान सामानहरू पनि राख्न सक्नुहुन्छ त्यो चाहिँ अब तपाईँलाई बिस हजार बाइस हजारको रेन्जमा भेट्नुहुन्छु तपाईँले आलमारी भन्नुहुन्छ भने आलमारी अब मेरोमा तपाईँको लास्ट रेट भनेको तपाईँको पच्चिस हजारसम्म छ कति रेन्जको चाहियो तपाईँलाई स्टार्टिङ मेरोमा तपाईँको सातदेखिन् छ कति रेन्ज हजुर हजुर हजुर हजुर हजुर हजुर एकदमै डिस्काउन्ट भइहाल्छ तपाईँ मेरो आफ्नो मान्छे हो भाइ परिहाल्नु भयो मामाको छोरा हो अलिकति अब कम्ती नै गर्नु पर्ला अब यसो गरौँ न अब पुरापुरी बाइस हो त पुरापु पुरापुरी बाइस हो बाइस नभनेर अब पुरापुरी बिस गर्नु नि राउन्ड फिगर आलमारी तपाईँलाई अब कति सातको छ एउटा एउटा तपाईँलाई बाह्र पर्छ बाह्रले बाह्रको हो भने तपाईँलाई म पुरापुरी राउन्ड फिगर दस दिन्छु हजुर हजुर त्यो चाहिँ तपाईँलाई एकदम कम्फोर्टेबल आलमारी छ राम्रो खालको

त्यस्तो केही हुन्न त्यो पुरा स्टेनलेस स्टिल हो स्टिल हो तपाईँलाई त्यो तपाईँको किचनमा लाउँदाखेरि पनि एकदम सोभा दिने खालको छ तपाईँको राम्रो हेरेको होइन त्यसमा राख्दाखेरि एकदमै राम्रो प्रकारको त्यो सोभा दिन्छ त्यसले स्टेनलेस आलमारी हो हजुर अनलाइन अनलाइन नगर्नुहोस् कि अहिले मलाई ब्याङ्कले टिडिएसमा अलिकति असर परिरहेको छ तपाईँले मेरो क्यास अन डेलिभरी मेरो ड्राइभरलाई पठाइदिनुहोस् न जुन गाडी आउँछ त्यो आखिरी डेली सर्भिस गाडी हो त्यसमै पठाइदिनुहोस् न त्यसमै पठाइदिनुहोस् भइ डेली सर्भिस गाडी हो त्यो त्यसमै पठाइदिन्छु तपाईँको त्यसमै त्यो त्यही शिव शक्तिकै ड्राइभरलाई तपाईँले पठाइदिनुहोस् अर्को कल आयो राख्नुहोस्